मलाई मोहित बनाउने धर्म चाहिँ हो क्रिस्चियन धर्म किनकि क्रिस्चियन धर्ममा जति पनि व्यक्तिहरू पसेका हुन्छन् उनीहरूले चाहिँ आफ्नो धर्ममा धर्ममा भएका व्यक्तिहरूलाई जसलाई चाहिँ एकदम असुविधा परेको हुन्छन् अथवा सहायताको जरुरत परेको हुन्छ उनीहरूलाई चाहिँ एकअर्कालाई चाहिँ एकदम सहायता गर्छन् र उनीहरू चाहिँ आफ्नो धर्मका निम्ति जे पनि गर्न तयार हुन्छन् जस्तै अब आफ् आफ्नो धर्मलाई प्रचार गर्नका निम्ति उनीहरूले एकदम धेरै चिजहरू गर्छन् प्रोग्रामहरू गर्छन् त्यसरी नै आफ्नो धर्मलाई कायम राख्नको निम्ति हप्तामा एकदिन चाहिँ उनीहरूले प्रार्थना गर्छन् सबजना मिलेर गीतहरू गाउँछन् अनि त्यसरी नै उनीहरूले आफ्नो धर्ममा भएका मानिसहरूलाई एकदम पढ्नुमा सहायता गर्छन् स्कुलहरू खोलेर खोलेका छन् र त्यसरी उनीहरूले सहायता गर्छन् र त्यो धर्मबाट चाहिँ मैले के शिक्षा पाएँ भन्दाखेरि चाहिँ हामीले चाहिँ एकअर्कालाई सहायता गर्नुपर्छ ए एउटालाई एउटालाई अरूको सहायताको मदतको जरुरत छ भने चाहिँ हामीले अरूलाई सहायता गर्नुपर्छ र यही कुरो चाहिँ हामीले समाजमा सबैजनालाई चाहिँ सिकाउनु सक्नुपऱ्यो पायो भने चाहिँ एकदमै राम्रो र मलाई त्यो धर्मको चाहिँ यही नै मनपर्छ यही नै विशेषता लाग्छ र यस धर्मको चाहिँ हामी क्रिसमस डे मनाउने गर्छौँ र क्रिसमस डेको दिन एकदमै रमाइलो हुन्छ क्यारोलहरू खेल्छौँ गीत गाउँछौँ एकदमै रमाइलो लाग्छ र यो धर्मको विशेषता चाहिँ मलाई एकअर्काको सहायता गर्ने त्यही ने मलाई विशेषता लाग्छ